मैले प्रयास गरेको सबैभन्दा चुनौतीपूर्ण रेसेपी चिकन चिल्ली हो अनि त्यसमा चाहिँ सर्वप्रथम बनाउँदाखेरि चाहिँ मैले युट्युबबाट हेरेर बनाउँदै थिएँ अनि त्यस टाइम चाहिँ त्यो समयमा चाहिँ मैले जसरी उनीहरूले हेर उनीहरूलाई हेरेर त्यो युट्युबमा हेरेर बनाउँदैथेँ त्यतिको सजिलो चाहिँ मलाई लागेन एकदमै चुनौतीपूर्ण लाग्यो र त्यसको जुन त्यसमा चाहिने सामाग्रीहरू हुन्छ जस्तो कि चिकन चाहियो कर्नफ्लोर चाहियो भेनिगर क्या क्याप्सिकम भयो अनि जुन अनियनहरू हाल्छ त्यो काट्नु जुन काट्ने स्टाइल छ त्यो पनि त्यो नै मलाई एकदमै चुनौतीपूर्ण लाग्यो त्यो काट्दाखेरि नै एकदमै अप्ठ्यारो काट्ने साइजहरू नै एक साइज निकाल्दाखेरि नै एकदमै अप्ठ्यारो अनि चिकनहरू जुन प्रकारले बनाउँछ अनि त्यो बनाउँदै गर्दाखेरि चाहिँ एकदमै मलाई टफ लाग्यो अथवा चुनौतीपूर्ण लाग्यो अनि त्योबाट चाहिँ मैले के अनुभव गरेँ भन्दाखेरि चाहिँ कुनै पनि कुरा चाहिँ हेर्दाखेरि जति सजिलो हुन्छ त्यतिको चाहिँ हामीले आफैले आफै आफ्नै हातले गर्दाखेरि त्यतिको सहज हुँदैन रहेछ भन्ने मलाई लाग्यो अनि त्योबाट चाहिँ मैले अझ अरू के अनुभव गर्न सकेँ भन्दाखेरि चाहिँ अझै हामीले आफै धेरैवटा कुराहरू चाहिँ आफै गरेर सिक्नु चाहिँ एउटा सिकेपछि चाहिँ हामीले गर्न सकिँदो रहेछ र त्योबाट चाहिँ हामीले अब त्यो चाहिँ बनाइसकेपछि चाहिँ मैले पनि सिकेँ यस्तो प्रकारले बनाउनु पर्दोरहेछ भन्ने कुरा र त्यो चाहिँ एकदमै मलाई चुनौतीपूर्ण रेसेपी थियो खानामा अनि मैले चाहिँ अनुभव गरेको कुराहरू चाहिँ एकदमै आफूले नै आफ्नै हातले बनाउँदाखेरि मात्रै बनाउँदा चाहिँ एकदमै साह्रो पर्ने अनि अरूको हेर्दाखेरि चाहिँ एकदमै सहज लाग्ने भन्ने कुरा चैँ मैले अनुभव गरेँ